म कुकिङको निम्ति नयाँ नयाँ कुरो सिक्न चाहन्छु जस जसद्वारा मलाई नयाँ नयाँ आइटम नयाँ नयाँ रेसिपीको ज्ञान होस् थुप्रै यस्तै केकपट्टि भयो डिसेसहरूपट्टि भयो होइन त्यस्तो क्लासेसहरू मैले नगरेकोले गर्दा अब मलाई आफ्नै रेसिपीहरू मात्रै आउँछ र मलाई नयाँ नयाँ डिसेसहरू सिकेर त्यसलाई प्रेजेन्ट गर्नु मन छ त्यसरी नै थुप्रै थुप्रो यस्तो नयाँ नयाँ डिसेसहरू सिक्नु नयाँ नयाँ कुकिङ स्किलहरू मलाई डेभ्लोप गर्नु मन छ